हेलो ए तपाईँ त तल टिस्टाको त्यो सुन दोकानको दाजु अजय दाजु बोल्नु भएको ए ए हजुर त्यो सुन बनाउ ए हरूको के कस्तो छ कस्तो कस्तो डिजाइनको छ तपाईँकोमा भनेर नि मलाई चाहिँ मलाई चाहिँ एउटा औँठी चाहिएको कि रिङ त त तर तपाईँको दोकानै कहाँ छ मलाई त्यस्तो थाहा भएन नि त टिस्टामा ए हजुर हजुर राम्रो गर्नुभएछ हजुर चम्पासरी कहाँनिर हुनुहुन्छ तपाईँ अहिले ए टिस्टा त टिस्टाको त तपाईँले चाल पाउनु भयो होला अस्तिको भल पैह्रो है आउनु भयो हेर्नु धन्न तपाईँले दोकान सार्नु भएछ र है नभए तपाईँको दोकानमा भेट्थ्यो होला ए हजुर धन्न राम्रो भयो सारेर है चम्पासरीमा चाहिँ भनेपछि तपाईँ कहाँनिर भन्नुभयो हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर ए भनेपछि के कस्तो छ दर भाउ अहिले सुन चाँदीको हजुर ए तपाईँको ए तपाईँको आफ्नो कामको फिस पनि काट्नु हुन्छ होला नि त

ए हजुर हजुर ए भनेपछि तपाईँकोमा जहिले आउँदा पनि भयो है तल हुन्छ म अर्को हप्तातिर आउँछु नि ल